कालिम्पोङ जिल्लामा सामना गर्ने मुख्य चुनौतीहरू भनेको चाहिँ अब मेन भनेको बाटो अब बाटो राम्रो बाटो राम्रो नभएको कारणले गर्दाखेरि चाहिँ अब हस्पिटलहरू लानु एकदमै मान्छेहरूलाई गाह्रो परेको परेको छ यहाँनिर आम जनतालाई एकदमै साह्रो पर्छ अब गाउँमा गाउँको बाटो राम्रो छैन गाडी गाडी हिँड्ने बाटो नै नभएको कारणले गर्दाखेरि चाहिँ एकदम कठिन परिरहेको छ आम मानिसहरूलाई होइन गाउँको वासिन्दाहरूलाई त्यही त्यही त्यही त्यही अब सुझाउ सुझाउ र सुधार गर्नुपर्यो भने चाहिँ त्यही अब बाटो चाहिँ मेन हुनु मेन छैन अनि बाटो राम्रो भइदिएको भए चाहिँ हामीलाई हस्पिटलहरू लानु पनि सजिलो पर पर्ने थियो त्यही अब सुधार सुधार गर्नुपर्ने कुराहरू चाहिँ त्यति हो